गाउँले समाजमा नृत्य एकदमै महत्त्वपूर्ण छ किनभने यहाँनिर अब सामाजिक कार्यक्रम होस् या सांस्कृतिक कार्यक्रम होस् गाउँमा जे भए पनि जस्तै पूजाआजा भयो बिहे बटुलहरू भयो सम्पूर्णमा नृत्य चाहिँ एकदमै प्राथमिकता दिइन्छ यस्तो उयेस पूजाआजाको कार्यक्रमतिर पनि गाउँलेहरू स्वयं कतिजनाले भाग लिएर नृत्य गर्ने गर्छ र नृत्य नगर्नेहरू पनि सम्पूर्ण गाउँलेहरू आएर दर्शकको रूपमा बसिदिनु हुन्छ र त्यति मात्रै नभएर यहाँ हाम्रौ गाउँमा पनि सानो सानो नृत्य प्रतियोगिताहरू भइरहेको छ र यसमा पनि सम्पूर्ण गाउँले सानो सानो बाल बच्चादेखिको लिएर ठुलो बुजुर्गहरूसम्मले भाग लिने गर्छ र त्यसै कारणले गाउँले नृत्य कार्यक्रम चाहिँ एकदमै महत्त्वपूर्ण छ